बहिनी तपाईँ पढे लेखेको है शिक्षित हुनुहुन्छ र पनि तपाईँ चाहिँ अब कहि कतै केही कामहरू नगरेर चाहिँ किन एउटा साधारण दोकान चलाएर बस्नु भएको के बाध्यता छ तपाईँको भनिदिनुहोस् न अब म काम नगर्नुको कारण चाहिँ अब पढेर पढ्दा पढ्दै मैले बिहा गरेँ होइन बिहा गरे पछि त्यही त हो अब जय जन्म भयो नानीहरू भयो पछि अब लेडिस मान्छे कसरी बाँधिन्छ अब नारीहरू मज्जाले बाँधि हाल्छ त्यसले गर्दाखेरि नानीकै पछि लाग्दा नानी हुर्काउनु पर्दा त्यो पछि लाग्दा अब गर्नु पाइनँ काम कालिम्पोङतिर त अब त्यस्तो यता हामी बसेको एरियामा त कामहरू पनि हत्तपत्त पाउँदैन हो भ्याकेनसी नै हुँदैन पुरा पढेको मान्छेहरू यतिकै बिचरा कति कति पढेको मान्छेहरू यतिकै बसिरहेको छ तर बाहिरतिर गएर चाहिँ अब मैले प्राइभेट कामहरू गर्न सक्ने थिएँ तर नानीले गर्दा नै अब कहीँ जान पनि सकिन त्यही भएर लास्टमा अब दोकानै खोलेर बसेँ नानीको पनि हेरचाह हुन्छ घरको नि हेरचाह हुन्छ भनेर चाहिँ दोकान खोलेर बसेको